चिल्ड्रेन बुक चाहिँ एकदम असल अँ एउटा किताब हो जसमा चाहिँ अँ नानीहरूले सानैदेखि चाहिँ धेरै कुराहरू सिक्दै सिक्दै जान्छ अन्तखेरि त्यसमा चाहिँ केही पनि अँ भाइलेन्सको कुराहरू हुँदैन सबै कुरा जुन चिल्ड्रेन्स बुकमा च सबै कुराहरू चैँ पोजिटिभ वेमा गर्छ अनि नानीहरूले चैँ त्यसबाट चैँ धेरै कुराहरू सिक्दै जाँदै अँ बढ्दै जान्छ